हजुर हेलो

ए कालिम्पोङमा भन्नुभएको तपाईँ कहाँबाट बोल्नु भएको ए सिलगढीमा कालिम्पोङमा अब घुम्ने जग्गाहरू ती वरिपरि कि अलिक बाहिर पनि अलिक बाहिर पनि अलिक टाडोमा पनि अब त्यहाँ वरिपरि कालिम्पोङ वरिपरि हो भने चाहिँ तपाईँ माथि एक नम्बरमा त डेलो जानु सक्नुहुन्छ हो डेलोमा एउटा गेस्ट हाउस छ त्यहाँदेखि त्यहाँबाट अब कञ्चनजङ्घाको राम्रो भ्यू देख्छ है त्यहाँदेखि पारि सिक्किमको तारे भीरहरू तल टिस्टाहरू सबै देख्छ त्यहाँदेखि त्यहाँ हजुर डेलोमा नै फेरि साइन्स साइन्स सिटी पनि छ त्यहाँनिर अब तपाईँ फ्यामिलीसँग आउनुहुन्छ नानीहरू तपाईँ नि त्यहाँ पनि जानु सक्नुहुन्छ त्यहाँ डेलोदेखि अलिकति अघाडि जानु भने चाहिँ हनुमान मन्दिर पनि छ त्यहाँ पनि धेरै टुरिस्टहरू जाने गर्छ हो त्यहाँदेखि त्यही हो अन्तमा उयो माथि हनुमान मन्दिर जाँदा हुन्छ त्यहाँदेखि फेरि त्यहाँबाट पनि उता कञ्चनजङ्घाको दृश्य राम्रो देख्छ अन्त त्यहाँबाट एउटा सानो गुम्बा पनि छ है त्यो छोडेर फेरि यता तल तपाईँ यता दुर्पिनपट्टि पनि जानु सक्नुहुन्छ त्यहाँ पनि एउटा गुम्बा छ त्यहाँदेखि गुम्बा छ त्यहाँदेखि एउटा त्यहाँनिर पुजे डाँडा भन्ने छ हो अन्त त्यहाँ पनि जान सक्नुहुन्छ त्यहाँदेखि अरू त तल रेलीहरू जानु सक्नुहुन्छ त्यहाँनिर अहिले त्यो रेलीमा उयो स्विमिङ पुलहरू पनि खोलेको छ होमस्टेहरू पनि त्यता तलतिर छ अन्त त्यता नि जानु सक्नुहुन्छ त्यहाँदेखि आलिक टाडोमा हो भने चाहिँ तपाईँ अब यता पेदुङपट्टि जानु भयो भने पेदुङमा रेसीमा मङ्की लज भन्ने फेमस छ हो अहिले अन्त त्यो छ त्यहाँदेखि अलिक माथि पेदुङदेखि बेसी टाडो होइन झन्डै फोर्टी फाइभ मिनट्सको डिल्टान्समा सिल्लेरी भन्ने एउटा बस्ती छ त्यहाँ पनि टुरिस्टहरू धेरै मात्रामा जान्छ त्यहाँदेखि उयो चाहिँ त्यो उयो कञ्चनजङ्घाकै राम्रो भ्यू देख्छ हो त्यहाँदेखि त्यहाँ छोडेर अहिले रिसेन्टली चाहिँ यता डुक्का भेल्ली भन्ने जग्गा छ हजुर त्यहाँदेखि चाहिँ त्यहाँदेखि कञ्चनजङ्घा चाहिँ देख्दैन तर एउटा राम्रो भ्यू सिक्किमको भेल्लीहरू पेदुङहरू सबै देख्छ हो त्यहाँ पनि मान्छेहरू जाने गर्छ त्यहाँदेखि तपाईँ अझै घुम्नु चाहनुहुन्छ भने चाहिँ यता लाभा रिसप पनि जानु सक्नुहुन्छ अन्त त्यही बाटो हुँदै यता कफेर लोले गाउँ हुँदै यता रेली हुँदै तपाईँ कालिम्पोङ फेरि फर्किनु सक्नु हुन्छ हजुर दिदी यस्तो छ कि हामीले घुमाउनु चाहिँ घुमाउँदैन हो हामी उयो चाहिँ तपाईँहरूलाई अब उयो गाडी चाहिँ म्यानेज गरिदिनु सक्छौँ हजुर हजुर प्याकेज हुन्छ हो तपाईँहरू कहाँ कहाँ जा जानुहुन्छ त्यो डिसाइड गर्नुपर्छ पहिला त्यहाँदेखि हामी ड्राइभरसँग बात मार्छौँ उसले कति भन्छ उयो भाडा त रिजनेबल नै हुन्छ सुर्ताउनु पर्दैन हुन्छ हुन्छ हुन्छ